दौड जगिङ जस्ता साना गतिविधिहरू जुन मैले आफ्नो स्वस्थ्यलाई कायम राख्न गर्छु त्यो योग र आध्यात्मिक अभ्यास योग र आध्यात्मिक अभ्यासले मानसिक र शारीरिक स्वास्थ्यलाई सुधार्दछ र शान्ति प्रदान गर्दछ दोस्रो खानपानमा सावधानी खानपानमा सावधानी जस्तै स्वस्थ्य खानपान गर्ने साथै पर्याप्त पानी पिउने गर्दछु पर्याप्त आरम र निन्द्राले खासगर अधिक्तर दिनको सात आठ घन्टाको निद्रा पर्याप्त स्वस्थ्यका लागि महत्त्वपूर्ण छ मनोरञ्जन गृह पृष्ट गतिविधिहरू र साथै सामाजिक संवादले मानसिक स्वास्थ्य बढाउँछ त्यसरी नै मनोरञ्जन र संवाद पनि म गर्ने गर्दछु